रोग लाग्नुबाट बाँच्नुको लागि त्यही एकसाइजहरू गर्नु गेम्सहरू खेल्नु धेरै नै राम्रो हो र केही रोगहरू लागि हालेमा एकदमै हाम्रोमा पाहाडमा धेरै नै हाम्रो आयुर्वेदिक दबाईहरू पाइन्छ त्योहरू राम्रो छ र अब रोगहरू लागेमा एकदम खानपानदेखि जोगिनुपर्छ राम्रो नराम्रो हेरेर खानुपर्छ धेरै नै अब नराम्रो कुरोहरूदेखि बाँच्नुपर्छ र स्वस्थ रहनुपर्छ